हालैमा नेपालमा सुरू भइरहेको मास्टरसेफ कुकिङ सो भइरहेको छ यो यो कुकिङ सो रियालिटी सो मैले युट्युब च्यानलबाट हेरिरहेको छु दुई एपिसोडसम्म भइसकेको छ नेपाली खानाहरू पकवानहरू कसरी बनाइन्छ मिठो मिठो तरिकाहरू नयाँ ढाँचामा

पकाएको कुराहरू मैले हेर्न र सिक्न पाइरहेको छु